मसँग धेरै पटक पढेको किताबहरू त धेरै छन् होइन तर त्यो मध्येमा मलाई एउटा किताब चाहिँ यस्तो छ जो चाहिँ मेरै परिवारको भित्रमा मेरो हजुरबाले है मेरो हजुर बाउको नाम हो मदन खड्का उहाँले लेख्नु भएको छ र किताबको नाम छ उल्टा चम्राको जुत्ता त्यो चाहिँ एउटा कथा हो र त्यो कथा चाहिँ मलाई बेसी मन परेको हुनाले गर्दाखेरि मैले चाहिँ त्यो कथा धेरै चोटि पढिसकेको छु र अघाडि पनि म त्यो पढ्ने छु